मलाई चाहिँ एकदमै धेरै मनपर्ने नुस्खा चाहिँ हो कुकिङको क्षेत्रमा चाहिँ आलु उसिन्नु किनकि यसमा धेर समय पनि लाग्दैन मिहिनेत पनि लाग्दैन पानी लगायो आलु उसिन्यो अनि खाँदाखेरि पनि त्यो आलु एकदमै उसिनेको आलु मिठो पनि हुने त्यसले मजाले अघाउने पनि अनि समय पनि धेर नलाग्ने यही नै हो मेरो एकदमै मनपर्ने नुस्खा चाहिँ